हजुर हजुर भन्नुहोस् न हजुर दार्जिलिङमा म नै घुमाइदिन्छु प्रायः जस्तो हजुर म तपाईँलाई माथि महाकाल मन्दिरदेखि लिएर मिरिक चौरस्ता टाइगर हिल सबै घुमाइदिन्छु हजुर त्यहाँ पनि लान्छु हुन्छ त्यहाँ तपाईँको निक्कै छ

र तपाईँ आइपुग्नुहोस् मलाई कम कल गर्नुहोस् रुम सुम सबै म मिलाइहान्छु नि तपाईँलाई तपाईँको घुम्नु जाने हजुर रुम घर जाने गाडी सबै मेरैबाट हुन्छ हजर त्यो अब तपाईँको रुमको तपाईँको नभनेको पनि टू थाउजन्ड चाहिँ अलिक हुन्छ हजर अन्त तपाईँको त्यो घुमेको टुर गरेको चाहिँ तपाईँको अब टुरको हिसाबमा हुन्छ तपाईँ कहाँ कहाँ जानुहुन्छ

हजुर हुन्छ तपाईँ कल गर्नहोस् न

हुन्छ